हजुर हजुर भन्नुहोस् सब्जी त सबै थोक छ आलु कोपी टमाटर मटर करेला लौका झिङ्गिनी सबै छ सब्जी त के लानुहुने भन्नुहोस् हेलो हजुर सबै थोक छ सब्जी करेला मटर कोपी आलु बैगुन टमाटर लसुन अदुवा प्याज सबै छ सेतो आलु दस रुपियाँ रातो आलु पन्ध्र रुपियाँ प्याज पच्चिस रुपियाँ टमाटर बिस रुपियाँ लसुन एक सौ रुपियाँ सौ हजुर लानुहोस् मिलाएर हजुर लानुहोस् मिलाएर हजुर हजुर हजुर हजुर अँ लानुहोस् न मिलाएर म दिइहाल्छु उयो अदुवा पनि पचास रुपियाँ पावा हवस् हवस् हवस् आलु एक केजी ओजन भयो टमाटर आधा केजी हजुर आधा केजी टमाटर हजुर हुन्छ आधा केजी अँ आधा केजी प्याज लसुन पचास रुपियाँको एक सौ ग्राम अँ पचास ग्राम अदुवा भयो पचास ग्रामको पच्चिस रुपियाँ अनि खोर्सानी खोर्सानी पनि लानुहुन्छ हुन्छ ओजन गरिदिएको छु है ओजन गरिदिएको छु लानुहोस् छ नि खोर्सानी पनि हालिदिएको छु नि सुकेको छ अहिले बिस रुपियाँ पावा छ हजुर अरू पनि भन्नुहोस् सबै एकै जग्गा पोको पारिदिन्छु ए हुन्छ हुन्छ हुन्छ हजुर भाइ हजुर हजुर हजुर म त्यति चाहिँ हालिदिन्छु सबै एकै जग्गामा बाँधिदिन्छु है हुन्छ हुन्छ सबै गरेर डेढ सौ रुपियाँको भयो है हुन्छ डेढ सौ रुपियाँ दिनुहोस् हवस् हवस् हवस् म मगाइहाल्छु नि भोलि राम्रो राम्रो सब्जीहरू अलिक